हेलो

ए नमस्कार ए ल ल को को आउने अन्त ए बस्ने गरी आउँछ ए ल ल त्यसो भने आउनु नि मजाले नानीहरूको के भन्छ नानीहरू स्कुल पनि अहिले नलागेको बेलामा मजाले बसेर सबै घुमिओरि जानु

प्रब्लम ए ल ल भइहाल्छ आयो भने त जग्गाहरू त छेउ छेउमै घुम्नु नि राम्रो राम्रो छ अब म मलहरू त छैन तर नेचरली जुन चाहिँ गार्डनहरू छ त्यो चाहिँ राम्रो राम्रो छ डेलो भयो साइन्स सेन्टर भयो मज्जा आउँछ नानीलाई चाहिँ खेल्नु मज्जा आउँछौ अन्त आमा बाबाहरू कस्तो हुनुहुन्छ ए सोद्धै थियो भनिदिनु है हजुर अन्त कतिको छ उयो कति बजीतिर आउने हो भोलि चाहिँ

हजुर अँ हिँडेपछि भन्नु नि ल खानाहरू बनाइराखिदिन्छु नि नानीले कस्तो खान्छ अहिले हजुर ए त्यसो भने ठिकै छ नानीलाई पनि पिरोहरू चाहिँ खाँदैन होला नि हेलो पिरोहरू खाँदैन होला नि अन्त त्यहाँनिर वेदर चाहिँ कस्तो छ यहाँ त आजकल पुरा पानीहरू पर्दैछ वेदर त अलिक ठिक छैन है वेदर त यहाँ घरि पानी पर्ने घाम लाग्ने हुँदैछ है ए ल ल नानीलाई यसो अलिक पातलो लुगा पनि ल्याइ लाइदिनु नानीलाई किनभने अचानक पानी पर्दैछ जाडो हुन्छ

हुन्छ ल ल ल भोलि भेटौँ न ल